म कुनै पनि कला प्रदर्शनी वा एक्स्पोमा गएकी छैन हजुर मलाई एक्स्पो भ्रमण गर्न चाहना छ किन भनेर भन्दाखेरि चाहिँ मलाई एक्स्पोमा गएर हेर्नु छ ती आर्ट्सहरू जुन चाहिँ चाहिँ एक्स्पोमा राखिएको हुन्छ कसरी बनाइएको हुन्छ कस्तो किसिमका आर्ट्सहरू हुन्छ कस्ता किसिमले ती आर्ट्सहरू प्रभावित भएर बनाइएको हुन्छ ती कुराहरू जान्नको लागि चाहिँ मलाई एक्स्पो भ्रम् भ्रमण गर्न मन छ